म कलकत्ताबाट बोलेको हाम्रो यो एक ग्रुप चाहिँ दार्जिलिङ घुम्न आउनु लागि सोधेको तपाईँलाई हामी सातजना छ हामी चाहिँ सबैजना बिजनेस अनरहरू हो हो हामी चाहिँ दार्जिलिङको यो टिस्टा बजार एनएचपिसीहरू सबै घुमेर जाउँ भनेको तिन दिन जस्तोको लागि ए अहिले अन्त त्यो उयसमा उयो टिस्टामा क्याम्पिङ गर्ने जग्गा पनि रहेछ नि हजुर त्यहाँ पनि क्याम्पिङ एकदिन जस्तो चाहिँ एक रात चाहिँ त्यहीँ बस्नुको लागि सोधेको हुन्छ ए हामी चाहिँ बस्ने चाहिँ खालि तिन दिनको लागि चाहिँ आएको हो अब घुम्दाखेरि कति टाइम लाग्छ हेरौँ न कस्तो कस्तो जग्गाहरू छ त्यता ए अँ हामी दार्जिलिङसम्म चाहिँ जाउँ भनेको ए डल्लै घुम्दा चाहिँ निकै टाइम लाग्छ होला है पाँच दिन ए गाडीहरू सबै तपाईँकै हुन्छ नि ए ए हुन्छ हजुर त्यही टी गार्डनहरू अब चाहिँ घुम्न छ कि अनि त्यहाँ उयसमा चाहिँ टिस्टा त्यहाँनिर चाहिँ क्याम्पिङ एकदिन चाहिँ बस्नसक्छ होला खोलाको बगरमा रहेछ नि